हेलो म चाहिँ मुस्कान लामा बोलेको अन्त के भन्छ तपाईँहरूको रेस्टुरेन्टबाट मलाई खाना अर्डर गर्नु थियो के के छ मेनुमा होइन मलाई सिम्पल खाना चाहिएको थियो दाल भात रोटी होइन पापड अनि के भन्छ एक घन्टासम्ममा चाहिँ मेरो डेलिभरी गरिदिनु हुन सक्नुहुन्छ भनेदेखि चाहिँ डेलिभरी गर्थेँ ए होइन नि अलिक छिटो भएको भए चाहिँ ठिकै हुन्थ्यो नि यस्तो गरम पनि छ भयो भने तपाईँहरूको त्यहाँ अब आइसक्रिमहरू जुसहरू बिक्री गर्नुहुन्छ भने अब कर्नेटो होइन अन्त कोर्नेटो चोको चोको चोकलेट फ्लेभरको दुईवटा होइन अनि के भन्छ जुस पठाइदिएको भए पनि हुन्थ्यो त्यही सबै अनि आइसक्रिम जुस दाल भात यस्तोहरू होइन त्यहाँदेखिको खानाहरू पठाइदिए एक घन्टामा पठाइदिनु होस् होइन मेरो एड्रेस चाहिँ के भन्छ मेचपाडा नम्बर आठ गुम्बा लाइनपट्टि नाम चाहिँ मुस्कान लामा होइन अनि अनि अनि तपाईँहरूले अगर त्यो खानामा डिस्काउन्ट पनि गरिदिनु हुनुहुन्छ भने चाहिँ अलिक राम्रो हुन्थ्यो होइन ट्वेन्टी ट्वेन्टी पर्सेन्ट डिस्काउन्ट गरिदियो भने पनि हुन्छ अँ हजुर हजुर न त तपाईँ ल्याइदिनु होस् न त बेसी टाइम नलगाउनुहोस् अलिक छिटो नै ल्याइदिनु होस् होइन मेरो डेलिभरी छिटो गरिदिनु होस् हजुर खानाको डेलिभरी छिटो हुन्छ छिटो जति छिटो हुनसक्छ त्यति छिटो नै गरिदिनु होस् न त ए हुन्छ कोल्ड ड्रिङ दुईवटा अन्त आइसक्रिम पनि दुईवटा ल्याइदिनु होस् कोर्नेटो अन्त भात दाल सब्जी सब सब्जी चाहिँ दुईवटा नि फेरि ल दुईवटा सब्जी अँ हजुर हुन्छ हुन्छ गुम्बा लाइन अँ नम्बर आठ गुम्बा लाइन अँ मेचपाडा नम् नम्बर आठ गुम्बा लाइन हजुर हुन्छ हुन्छ